मैले महत्त्वपूर्ण निर्णय लिएको समय त्यो थियो जब मैले स्कुल सकेर कलेजमा के गर्नु पर्ने भन्ने विषय आएको थियो त्यस समय मलाई के गर्ने गर्ने भएको थियो मैले त्यस बेला सबै ठुलाबडाहरूसँग सल्लाह मागेँ साथै मैले मेरा मातापितासँग बसेर मैले यस विषयमा छलफल गरेँ मैले आफैले मात्र निर्णय नलिएर मैले धेरै आफूभन्दा ठुला अग्रजहरूसँग सुझाउ सल्लाहहरू मागेँ यदि मैले यो लिएर पढेँ के हुन्छ र त्यो लिएर पढेँ के हुन्छ भन्ने कुराहरूको ज्ञान लिएँ अन्त्यमा मैले मेरा माता पिता सबै सम्पूर्ण अग्रजहरूका कुराहरू लिएर अनि उनीहरूको सल्लाह सुझाउअनुसार मैले मेरा कलेजका यात्रा तय गरेको छु साथै सधैँ यस्ता निर्णय लिनु पर्ने समय आयो भने म त्यसरी नै ठुला अग्रजहरूको नै सल्लाह सुझाउ लिएर निर्णय लिने गर्दछु अब मेरा भविष्यमा जहिले पनि यस्ता निर्णयहरू लिनु पर्दा म आफ्नो व्यक्तिगत निर्णय कहिले पनि लिँदिनँ म जहिले पनि ठुला बडा अग्रजहरूको नै निर्णय लिन गर्दछु